मैले जीवनबाट सिकेको महत्त्वपूर्ण कुराहरूमा अब झुट बोल्नुभएन कसैलाई पनि ढाँट्नु छल्नु भएन होइन अब मैले यो कुराहरू चाहिँ सिकेको छु धेरैचोटि अब मैले अब कहिल्यै पनि झुट बोलेको छुइनँ कसैलाई पनि र अनि झुट बोल्नु एकदम गलत कुरा पनि हो अब मेरो एकचोटि एउटा फिल्मको सुट थियो त्यो सुटमा जाँदाखेरि मैले प्रतिदिन आठ हजार रुपियाँ गरेर पाउने कुरा थियो तर अब म जसको थ्रुबाट गएको थिएँ अब उसैले मलाई झुट बोलेर लट्यायो क्या मैले एक रुपियाँ पैसा पनि पाइनँ एक डेढ लाख रुपियाँ कति हुँदैथ्यो त्यो डल्लै उस उसले लग्यो क्या त्यो पैसा अन्त मलाई बादमा अझै मलाई नै उयो गर्यो क्या तिम्रो के सामान थियो र त्यो सुट त कसैले पनि गर्न सकिहाल्थ्यो नि भन्ने कुराहरू गर्यो क्या ठिकै छ नि त मेरो सामान थिएन उसको सामान युज गरेको थिएँ अब त्यो उसको त्यसको भाडा काट न त होइन तर यस्तै कुराहरूमा अब उसले मलाई लट्यायो नि त लन्ड्यायो नि त झुट बोल्यो क्या झुट बोलेर चाहिँ मलाई काममा जाउँ भनेर भन्यो होइन अन्त एक महिनाको सुट सकिसकेर पैसा चाहिँ अब मैले पाइनँ अब यो कुराहरू चाहिँ निकै प्रभावित पारेको छ कि अब अबदेखि चाहिँ उपरान्त पहिल्यै नै फिक्स गर्ने हो पैसा यति दिन्छ दिँदैन भनेर अनि मात्रै जाने हो